मेरो बाल्यकालमा म स्कुल पढ्दाखेरि मेरा स्कुलका गुरुहरूसँग मेरा बुवा आमाहरूसँग बजारहरू घुम्न गएँ र त्यस्ता गार्डनहरूतिर म घुम्न गएँ कालिम्पोङ बजारका धेरै ठाउँहरूमा घुमेँ जस्तै दुर्पिन गुम्बा भयो मङ्गलधाम भए यस्ता ठाउँहरू म घुम्न गएको थिएँ